भारतको शिक्षा प्रणालीको विषयमा भन्नुपर्दा सोझै भन्नुपर्दा भारतको शिक्षा प्रणाली निम्न त भन्न सकिँदैन तर मध्यम स्तरको छ र अन्य देशको तुलनामा भारतको शिक्षा प्रणाली अहिले पनि अन्य देशको तुलनामा त्यो विश्वस्तरीय हुन सकिरहेको छैन यसका धेरै कारणहरू छन् है जस्तै अन्य देशमा पहिलो कुरो त एउटा युनिफर्मलाई लिएर हुन्छ ड्रेसकोडको कुरा हुन्छ है उनीहरूकोमा त्यो छैन र समय पनि एउटा निश्चित समय हुँदैन उनीहरूको बिहान र दिउँसो बेलुकी गरेर सिफ्ट सिफ्ट आफ्नो आफ्नो सत्र सत्रअनुसार हुन्छ र हाम्रो चाहिँ भारतमा चाहिँ बिहान नौ या दस बजीदेखि लिएर बेलुका बेलुकी चार पाँच बजीसम्म उयो हुन्छ बिचमा खाजा खाने छुट्टी हुन्छ एक घन्टा पैँतालिस मिनटको तर पनि यो बिहान नौ बजीदेखि दस बजीदेखि बेलुकी चार पाँच बजीसम्म विद्यार्थीलाई पनि एक प्रकारको यो भारी नै बोकेको जस्तो हुन्छ है र भारत देशमा चाहिँ युनिफर्मको कुरा गर्दाखेरि युनिफर्ममै धेरै अपवाद विवादहरू भइबस्छ जस्तै हेरौँ भने नयाँ केस जस्तै हिजाबको कुराहरू है त्यस्तो केसहरू भइबस्छ र सरकारले दिन्छ सरकारी स्कुलहरूमा सरकारबाटै युनिफर्म पनि बाँडिएको छ तर पनि कतिपय प्राइभेट स्कुलहरूमा युनिफर्मको कारणले गर्दा पनि धेरै निम्नवर्गीय जस्तै आर्थिक रूपले निम्नवर्गीय मान्छेलाई चाहिँ राम्रो स्कुलमा पढाउन पनि गाह्रै भइरहेको अवस्था छ र हामीले गुमाएका कुराहरू चाहिँ हामीले गुमाएको कुराहरू भन्नुपर्दा चाहिँ पहिलो कुरो त यो शिक्षा व्यवस्थामै पनि एउटा पासमार्क्सको कुरा जस्तै पहिले चालिस थियो पछि चौँतिस भयो र चौँतिससम्म पनि ठिकै थियो तर अहिले पच्चिस मात्रै भएको छ अहिलेसम्मको शिक्षा व्यवस्थामा पच्चिस मार्क्समा एउटा विद्यार्थीले एउटा क्लास पास गरेर अर्को क्लासमा जान्छ र त्यसमा पनि दस मार्क्सको ओरल हुन्छ रहेको पन्ध्र मार्क्समा उनीहरूले तेह्र या चौध मात्रै स्कोर गर्नुपर्ने हुन्छ या दस पन्ध्र स्कोर गर्दा पनि उनीहरू पास भइहाल्छन् र अर्को कुरा भारत सरकारद्वारा नै क्लास एटसम्म कुनै पनि विद्यार्थीलाई फेल नगराउने भन्ने एउटा सर्कुलर जारी गरिएको हुनाले पनि हाम्रो भारत देशको शिक्षा प्रणालीमा आएको र शिक्षा व्यवस्थामा आएको चाहिँ एउटा अर्को नकारात्मक कुरा हो र त्यससँगै कति टिचिङ स्टाफहरू पनि उति क्वालिफाइ हुँदैन सबैमा र कुनै एउटा विषय पढाउन लागि त्यस विषयमा नै अनर्स गरेका त्यस विषयमा नै मास्टर्स गरेका बिएड गरेका शिक्षकहरू पनि पाउन गाह्रो हुन्छ सबै स्कुलहरूमा त्यही शिक्षकहरू नियुक्ति भएका छैनन् जो चाहिँ एउटा विषयमा एउटा विषेश विषेश विषयका विशेषज्ञ हुन्छन् यी कुराहरू चाहिँ हाम्रो भारतमा भारतको शिक्षा प्रणालीमा चाहिँ सुधार गर्नुपर्ने हुन्छ र अहिले अब नयाँ शिक्षा व्यवस्था लागु गरिएको छ र नयाँ शिक्षा व्यवस्थाको प्रतिफल के कस्तो हुन्छ त्यो हेर्न बाँकी नै छ